घरको द्वार सङ्घारतिर पानीमा गोबर फिटेर छर्किनुको कारण चाहिँ गोबरमा एक प्रकारको जो कीटाणुहरूलाई हानिकारक कीटाणुहरूलाई सङ्क्रमण हुनेदेखि जोगाउने किसिमको गोबरमा हामीले पाउँछौँ र साथै हिन्दू धर्मअनुसार गाईलाई माताको रूपमा पुजिन्छ जसले गर्दा गोबर पानीमा हालेर घर आँगनमा छर्किँदा या लिप्दा शुद्ध मानिन्छ यो हामी हाम्रो यो उइलेदेखि पहिल्यैदेखि चलिआएको रीति रिवाज हो कुनै पनि शुद्ध कार्यमा हामी गोबरले लिपेर त्यस कार्यलाई समापन गर्छौँ सुरू गर्छौँ